भाइ ए तप् हजुर तपाईँले दुध दिनुहुन्छ नि हौ हाम्रोमा सधैँ क्वार्टरमा हामी खान्छ नि तपाईँकोमै दुध दिदी बोलेको हौ बिनिता दिदी बोलेको ए तपाईँको त खै दुध त अस्तिदेखि पात्ला पात्ला पनि आउँदै थियो हो कस्तो नराम्रो आउँदै थियो दुध पात्लै थियो अब हामी यत्रो महँगो तिरेर खाँदैछ होइन आज त अब मेरो नानी पनि बिमारी भयो डाक्टर देखाउनु लगिन्जेल भयो हो अन्त अब डाक्टर देखाउनु जाँदा चाहिँ अब डाक्टरले के भएको छ नानी भनेर देखा भनेर भन्नु भयो बिमारी भयो अन्त के खानु भयो खाएको थियो नानीले बिहान भन्दा चाहिँ अब नानीले त केही खाएकै थिएन दुध मात्रै खाएको थियो हो अन्त अब त्यही दुधमै केही थियो होला भन्नुभयो डाक्टरले पनि होइन अन्त अब बासी पनि थियो होला दुध अन्त बासी पनि थियो होला त्यो भएर नानी पनि बिसन्चो भयो अन्त अब हामी त्यत्रो पैसा तिरेर खान्छ तपाईँ त के गर्नु भएको हौ त्यस्तो त्यस्तो हाम्रो पैसा त्यसै आएको होइन नि त हामीले पनि त अब दुध राम्रो होस् नानीहरूलाई पनि राम्रो होस् भनेर चाहिँ खाएको तपाईँकोमा लिएको होइन दुध नानी अन्त हेर्नु बिसन्चो भयो तपाईँहरूले बासी दुध ल्याउनु हुन्छ क्या हौ खै के भएको अब त्यो त मलाई पनि थाहा भएन अब नानी

अब मेरो नानी बिमारी भयो नि त बिमारी हुदाँ चाहिँ अब डाक्टर बाउले भन्दा चाहिँ अब त्यस्तो अब बिहान दुध मात्रै त खाएको थियो अरू त केही कुरा खाएको थिएन त्यही दुधले नै होला अन्त नानी त्यस्तो भयो अब हाम्रो पैसा पनि त त्यसै आउँदैन त्यसै त्यत्रो अस्सी अस्सी रुपियाँ किलो किनेर खान्छ हामी त्यस्तो त नगर्नुहोस् न दुध पनि अस्तिदेखि पातलै थियो राम्रो थिएन हजुर हजुर नानीले भमिट गरेर कस्तो साह्रो भयो नानी हो डाक्टर देखाउन्जेल भयो हाम्रो पनि त पैसा पुग्दैन हामीले पनि त दुःख गरेर कमाएको हुन्छ त्यो पैसा नानीहरूको हेल्थ राम्रो होस् भनेर त खुवाएको नभए त हामी अरू नै जग्गा किनेर खुवाइहाल्थ्यो नि अब लोकलको तपाईँहरूले ल्याउनुहुन्छ अब गाउँकै हो त्यस्तो भनेर त तपाईँहरूकोमा खा खुवाएको नानीलाई भमिट नानीले दुध खाएकोदेखि एकछिन त भमिट गरेको गरेको गर्यो हो त्यही भएर नि तपाईँलाई भनेको अलिक अबदेखि चाहिँ तपाईँले अलिक राम्ररी ध्यान दिनुहोस् है दुधहरू ल्याउँदा यसो भाँडा बर्तनहरू पनि राम्रो सफा गर्नु बासी दुधहरू चाहिँ नदिनुहोस् ल हुन्छ हुन्छ